भारतमा सबैभन्दा ज्यादा चाडपर्व मनाउने जस्तै दसैँ तिहार र यो चाड वर्षमा आउने चाड हो र यो प्रत्येक चाड नेपाली जातिले आफ्नो आफ्नो विधि द्वारा यसलाई मनाइने गर्छ र हामी हिन्दू भएको कारणले हामी दसैँ दिवाली मान्ने गर्छौँ र ती दसैँ हाम्रो दशमीदेखि सुरु भएर यो कयौँ दिनसम्म चलेर छ सात दिनसम्म चलेर हामीले यसलाई विदा गर्ने कामहरू गर्छौँ त्यसरी नै दसैँ सकेपछि हाम्रो फेरि अर्को चाड आउँछ जुन चाहिँ चाहिँ हो दिवाली र यो दिवाली चाहिँ सबै देशवासीले एकैदिनमा सक्ने गर्छ तर कोई चाहिँ यो दिपावलीलाई लामो दिनसम्म पनि पुज्ने गर्छ जस्तै कुकुर तिहार भयो काग तिहार भयो गाई तिहार भयो यो सब मनाएर अन्तमा भाइ टिकाको भाइदोज भन्छ भाइटिका अन्तिम यो टिकालाई चाहिँ मानेर चाहिँ दिनमा चाहिँ यसलाई समाप्त गरिन्छ र यो चाड प्रत्येक हिन्दूवासीले नै मनाउँदै आइगरिएको छ नेपाली भाषीहरूले र यो चाड अति नै महत्त्वपूर्ण र एकदम हर्ष उल्लाससहित हामीसँग जोडिएको छ